दार्जिलिङ जिल्लाका मानिसहरूले पछ्याउने वा लाग्ने केही सामान सामान्य पेसा वा करियरहरू होटेल व्यवसाय होम स्टे टुरिस्ट गाइड अनि शैक्षिक पेसा बाटो घाटोको कन्ट्रयाक्ट झोडा नाला बागवानी चिया र सिन्कोनाको उद्योग आर्मी बिएसएफ इत्यादि हुन् अनि यी पेसाहरू जीवनको अर्थतन्त्रमा धेरै योगदान पुऱ्याउँछन् किनभने त्यसले केही हदसम्म भए पनि बेरोजगारी समस्यालाई हल गरेका हुन्छन्